म बस्ने नजिकै चाहिँ वन छ अनि नदी नदी छ होइन दुईवटा नदी मेरो गाउँको गाउँको दुईपट्टि दुईपट्टिबाटै दुईवटा नदी बगेका छन् र बिचमा चाहिँ हाम्रो गाउँ ठुलो गाउँ छ र भन्नुपर्दाखेरि चाहिँ यस यस ग्रा वनमा मनुष्यहरूको सम्बन्ध चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब मानिसहरू है वनमा मेन्ली चाहिँ अब घाँसहरू आदिहरू है लिनु जान्छ उनी उनीहरूले अब घरमा पालेका जनावरहरूको लागि घरमा पालेका जनावर जस्तै गाई बाख्रा आदिहरूको लागि चाहिँ उनीहरू घाँस लिनु चाहिँ व वनहरू जानेगर्छन् र त्यहाँका मानिसहरूले चाहिँ यसरी नै हाम्रो गाउँको मान् मान्छेहरूले त्यसरी नै वनतिर गएर है र अब पहिल्यैदेखिको घाँसहरू लिएर दाउराहरू सुकेको दाउराहरू लिएर चुला चुलामा जलाउनुको लागि दाउराहरू ल्याएर लिएर आउँछन् त्यहाँबाट र मेन्ली चाहिँ हो मेन्ली चाहिँ घाँस ल्याउनको लागि जान्छन् र नदी नालामा चाहिँ एकदमै नहुन नुहाउनुको लागि चाहिँ नदी नाला चाहिँ प्रायः हाम्रो गाउँले नै प्रयोग गर्छ किनकि एकदम स्वच्छ पानी छन् नदीमा आउँछ है पाहाडबाट पानी बगेर आएको कारणले गर्दाखेरि चाहिँ अति नै चिसो पानी र एकदमै स्वच्छ पानी भएको कारणले गर्दाखेरि चाहिँ मान्छेहरूले नदीमा आएर नुहाउने पानीहरू लिने अन्त आफ्नो कार्य आदिहरू गर्ने पनि गर्दछ र उनीहरूले अब त्यसरी गर्नुहुन्छ र तपाईँ त्यहाँ र त्यो हाम्रो वन गाउँठाउँतिर चाहिँ वनजङ्गलतिर पाउने जनावरहरू चाहिँ प्रायः तपाईँले मुजुर देख्नुहुन्छ है रुखहरूमा तपाईँले सालको रुख भेट्नुहुन्छ खमारीको रुख भेट्नुहुन्छ सैगुनको रुख भेट्नुहुन्छ त्यस पछाडि थुप्रै यस्ता रुखहरू छन् होइन जसमा चाहिँ अब ठुल्ठुलो रुखहरू पनि छन् तिनीहरू र थुप्रै रुखहरू पनि छ र वनजङ्गल धेरै नै छ र एकदमै एकदमै राम्रो जग्गा छ अन्त यसै घुम्नुको लागि पनि मा हामीहरू कोही कोही बेला म जाने गर्दछु त्यो जग्गातिर है र अब आफू त पहिले घाँसहरू बोक्नु चाहिँ गइएन तर पनि भए पनि अब घरैनजिक भएको कारणले गर्दाखेरि नजिकै भन्दा पनि साह्रै नजिक पनि होइन तर अलिकति हिँडेर जानुपर्ने है हो त्यस्तोहरू हुन्छ अन्त कोही बेला जङ्गलतिर हात्तीहरू आइरहन्छ आउँछ र हात्तीहरू पनि हेर्न हामी कोही कोही बेला जान्थौँ परैबाट हात्तीहरूलाई हेर्न गयौँ अन्त हात्तीहरू आ भेटिन्छ कोही कोही बेला चितुवाहरू पनि भेटिन्छ तर आजकल चाहिँ अब त्यति आउँदैन पहिला पहिला चाहिँ आउँथ्यो र बेसी मात्रा भेट्ने भनेको चाहिँ तपाईँको मुजुर हो मजुर र तपाईँले खरायोहरू सानसानो यस्तोहरू भेट्नुहुन्छ र चराहरू पनि थुप्रै प्रकारको भेटिन्छ